हेलो हजुर हजुर हो त हजुर छ धेरै प्रकारको छ तपाईँलाई केमा चाहिएको साडी चाहिएको कि कुर्ता चाहिएको कि अन्य ड्रेस चाहिएको कि ए हजुर ए हजुर हजुर साडी चाहिँ साडी चाहिँ धेरैवटा डिजाइनको छ तपाईँलाई कुन मनपर्छ त्यो चाहिँ तपाईँले छान्नुपऱ्यो अनि ब्लाउजको लागि चाहिँ म तपाईँलाई एडभाइज दिनसक्छु त्यसको लागि चाहिँ ब्लाउज कपडा चाहिँ अब तपाईँलाई कस्तो खालके ब्लाउज मनपर्छ अहिले निस्केको फिलहाल चल्दैगरेको चाइनिज भयो अनि अर्को फेरि पफमा भयो ब्लाउजको डिजाइनहरू त्यस्तो छ अनि अर्को भयो पछाडि डोरी बाँध्ने खालके त्यसमा त्यसमा पनि धेरैवटा डिजाइनहरू छ तपाईँले आउनु सक्नुहुन्छ अनि आएर डिजाइन हेरेर तपाईँहरूले भन्नु सक्नुहुन्छ नि तपाईँलाई कुन चाहिँ चाहिएको हो कस्तो चाहिएको हजुर प्रायः फ्री नै हुन्छ कोही बेला फ्री पनि हुन्छ कोही बेला बिजी पनि हुन्छ समय निकालेर आउनु सक्नुहुन्छ अनि त्यसको डिजाइनहरू तपाईँले आफै सेलेक्ट गरेर अनि तपाईँलाई कुन चाहिँ मनपर्छ त्यो लान सक्नुहुन्छ अनि ब्लाउजको डिजाइन पनि तपाईँलाई कुन चाहिँ मनपर्छ अनि त्यो साडीमा कुन चाहिँ लगाउँदाखेरि ब्लाउज कस्तो बनाउँदाखेरि सुहाउँछ त्यो पनि हेरेर तपाईँले डिजाइन दिएर जानु सक्नुहुन्छ नि हजुर अहिले फ्री नै हुन्छ प्रायः नै हुन्छ अनि अहिले दसैँको छेकले गर्दाखेरि चाडबाड नजिक आएको कारणले गर्दा डि डिस्काउन्डहरू पनि धेरै लागेको छ अनि तपाईँले आएर तपाईँलाई जुन मनपर्छ छानीछानी लान सक्नुहुन्छ अनि ब्लाउजको डिजाइन पनि तपाईँलाई कुन रुम मनपर्छ त्यो तपाईँले दिन सक्नुहुन्छ हजुर सक्नुहुन्छ यही नम्बरमा कन्ट्याक्ट गर्नुहोस् न अनि आउनुभन्दा अगाडि फोन गर्नुहोस् न अभियस्ली डिस्काउन्ड गरिदिन्छु नि हजुर हुन्छ हुन्छ हुन्छ फोन गरेर आउनुहोस् न है हुन्छ